हेलो हजुर हजुर नमस्ते

ए हजुर हजुर तपाईँले हिजो भन्नु हुँदै थियो है हल्दिया जानुको निम्ति यो न्यू इयरमा होइन हजुर हजुर हेरौँ ए अफिसको साथीहरू हजुर हजुर मैले उसलाई पनि भनेको छु निलान्जलालाई दिपालाई हो अनि सुमान्जिलीहरूलाई भनेको छु मेरो साथीहरू छु छ नि तिनीहरूले पनि हुन्छ जाउँ न भनेर भनेको छ हो अन्त तपाईँले त तपाईँले पनि भन्नु भयो हजुर हजुर रेडी भयो होला तिनीहरू जानुको निम्ति हजुर हजुर हजुर के भन्छ पिकनिकको लागि न्यू इअर सेलिब्रेसनको लागि हल्दिया एकदम राम्रो ठाउँ रहेछ है मैले यसो गुगलमा पनि हरेको थिएँ त्यहाँनिर जग्गाहरू पनि राम्रो राम्रो जग्गाहरू रहेछ घुम्नुको निम्ति अनि के भन्छ अब हामीले जान कन्फर्म भइसके पछि पश्चात टिकट गर्नुपऱ्यो है अनि छ सातजना छौँ होला त्यतिजनाको टिकट गर्नुपऱ्यो एनजेपी टू हल्दिया बाई ट्रेन नै जाउँ होला ट्रेनबाट गोएछ भने अलिक राम्रो अनुभव है एक्सपिरियन्स हुन्छ हामीलाई टिकट गर्नुपऱ्यो अनि त्यहाँ गएर होटेलहरूमा के कसो होटेलहरूको कता बस्नुपर्ने के बस्नुपर्ने त्योहरूको पनि व्यवस्था हेर्नुपऱ्यो है

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर त्यही त दुई तिन तिन दिनको ट्रिप गरेछ गरेछौँ भने काफी हुन्छ होला हजुर हजुर ए हवस् हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हुन्छ हामी समय चाहिँ चार बजी न्यू जलपाइगुडी प्ल्याटफर्ममा सबैजना भेटघाट गरौँ न त्यति बेला हजुर एकतिस तारिखको बेल इभिनिङमा चाहिँ हामी चार बजी चाहिँ एनजेपीमा भेटे भेटेछौँ भने चाहिँ हामीलाई सुविधा हुन्छ होला है हवस् हुन्छ हुन्छ हजुर हुन्छ हुन्छ हवस् हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ ओके हुन्छ धन्यवाद